र तपाईँले उत्तर भारतीय खानाहरूको विषयमा मलाई प्रश्न राख्नु भएको रहेछ र उत्तर भारतीय खाना त अब हाम्रो यो नर्थइस्टको खानाहरूमा हामी प्रायः हामी दाल भात सब्जी प्रायः त्यस्तो नै युज गर्ने गरेको छौँ खान्छौँ हामी त्यस्तै पकाएर नै र हाम्रो नेपाली ट्रेडिसनल खानाहरूमा पनि हामी कोही बेला कोदोको ढिँडो सिस्नु मकैको चामलको भात किनेमा गुन्द्रुक आदिलाई पनि हामी समावेश गर्छौँ र अब सधैँभरि हामीले त्यस्तो चिजहरू नपाए पनि अब हामीले दाल भात सब्जी अचार यस्तो कुराहरूलाई चाहिँ हामीले आफ्नो प्रयोगमा ल्याउँछौँ र कोही कोही बेला हामी गुन्द्रुकहरूको अचार बनाएर गुन्द्रुकको झोल बनाएर आदि कुराहरूलाई पनि हामी हाम्रो खानामा समावेश गर्छौँ अनि अब नेपालीहेरूको जुन ट्रेडिसनल खाना कोदोको ढिँडो अनि सिस्नु भन्ने कुराहरू हामीले प्रायः प्रायः नपाए पनि कुनै दिन पाएको खण्डमा हामी त्यसलाई पनि हाम्रो खानामा समावेश गरेर त्यो खानाहरू खाएर पनि हामी एकदम खुसी हुन्छौँ किनभने हाम्रो त्यो एउटा ट्रेडिसनल खाना हो हाम्रो नेपालीहरूले मन पराउने खाना हो र अब बुढा बुढी मान्छेहरूलाई पनि यो खाना एकदम मन पर्छ अनि मकैको चामलको भात जो चाहिँ एउटा डायबिटिज पेसेन्टको लागि पनि एकदम राम्रो हुन्छ र त्यस्तो खाने कुराहरू पनि हाम्रो खानामा समावेश गर्छौँ अनि दक्षिण भारतीय खानाहरूमा अहिले अब प्रायः प्रायः बजारतिर सब कुराहरू प्रशस्त मात्रमा पाइन्छ र हामी कोही बेला अब सपिङ मार्टहरूबाट हामीले यसरी कुनै डोसाहरूको सामानहरू ल्याएर इडली डोसाहरू बनाएर पनि घरमा खाने गरेको छौँ र प्रायः प्रायः चाहिँ हामी दक्षिण भारतीय खानाहरू भन्दा पनि हाम्रो उत्तर भारतीय खानाहरू नै हामी हाम्रो घरमा पकाएर हाम्रो अब खानामा चाहिँ हामीले त्यस्तो कुराहरूलाई चाहिँ समावेश गर्छौँ